खाना पकाउँदा है त्यति धेरै समय चाहिँ लाग्छ जस्तो मलाई लाग्दैन जस्तो हामीले साधारण रूपमा हामीले बनाउँदाखेरि हामी है घरको आमाहरूलाई हामी राम्ररी बनाएर खुवाउनु हो भने हामीले एक घन्टामा हामीले राम्रैसँग है परिवारलाई मन पर्ने मिठो कुरा हामीले बनाएर खुवाउन सक्छौँ र है मलाई मैले आजसम्म है पकाएर दिने कार्यहरूमा चाहिँ निक्कै समय लागेको चाहिँ मोमो हो जुन कुरालाई चाहिँ है मैले सिक्दा धेरै समय लागेको थियो